गल्तीमा के भनौँ भने अब पहिला म नर्सरीमा अब फर्स्टमा काम गर्नु जाँदा काममा जाँदा त्यही हो अब कतिवटा कुरो रोप्नु जान्दिनँ थिएँ अब मलहरू के चाहिन्छ कसो चाहिन्छ मलाई थाहा थिएन त्यही भएर चाहिँ अब मैले अब फर्स्टमा त मलाई त्यति आइडिया थिएन त्यही भएर मैले मेरो मालिकलाई सोधेँ यो फुल कसरी रोप्छ कुन कुन मल हाल्नुपर्छ यसमा अब भनेर सोधेँ मैले त्यही भएर चाहिँ अङ्कलले मलाई बताई पनि दिनुभयो त्यही भएर मैले घरमा चाहिँ आफै अब जानी आफै अब नजानिकनै रोपेँछु अब एजिलियामा गाईको मल हाल्नु थिएन हुँदैन थियो रहेछ मैले चाहिँ गाईको मल हालेँ त्यही भएर पहेँलो भएको जस्तो लाग्यो त्यही भएर फेरि हतार हतार गएर अङ्कललाई सोधेँ अङ्कललाई सोध्दाखेरि चाहिँ त्यो गाईको मल किन हालेको हाल्नुहुँदैन त लिफमल मात्र हाल्नुपर्छ भन्यो त्यही भएर मैले फेरि अब घरमा आएर त्यो अब एजिलियाबाट त्यो मल निकाली एक ठाउँमा राखेँ फाल्नु पनि अब किन फाल्नु अरूमा काम लाग्छ त्यही भएर त्यसको जराहरू धोएर फेरि पटहरू अर्कोमा हालेँ अर्को चेन्ज गरेँ अर्कोमा हालेँ लिफमलमा मज्जाले रोपेँ त्यहाँदेखि एकदम राम्रो भएर आयो त्यो त्यहाँदेखि चाहिँ ए यसो रहेछ भनेर त्यहाँदेखि मेरो गल्ती चाहिँ अब थाहा भयो मलाई त्यही भएर अब मैले कतिवटा कुरा म आउनु अब मेरो नर्सरीकै मालिकलाई सोद्धै मैले अब गरेँ अन्त त्यही भएर अब एजिलिया चाहिँ अब अहिले एकदम राम्रो यसो रहेछ भनेर मैले जानेँ त्यही भएर चाहिँ अब एजिलिया चाहिँ त्यसरी रोप्नुपर्ने रहेछ त्यही हो